योग खालि व्यायाम नभएर योग व्यायाम त हो नै हो व्यायाम मात्र नभर योग एउटा जीवन जिउनुको कला हो हामीले योग गर्दा व्यायाम त गर्छौँ नै गर्छौँ हामी योगमा थुप्रै किसिमको व्यायामहरू गर्छौँ है अब व्यायाम मात्र नभर योगले हाम्रो शरीरमा सकारात्मक ऊर्जाहरू उत्पन्न गर्छ जुन ऊर्जाहरूले गर्दा हामी कुनै पनि कार्य गर्नुमा सक्षम हुन्छौँ यदि हामीले निरन्तर सधैँभरि डेली योग गरिरह्यौँ भने त्यसले हाम्रो त्यो मतलब एउटा व्यायाम त हामी गर्छौँ नै योगमा हामी नाना थरीका व्यायामहरू गर्छौँ व्यायाम मात्र नभएर त्यसले हाम्रो शरीरमा सकारात्मक ऊर्जाहरू उत्पन्न गर्छ जसले गर्दा हामी यो आजको यो बिजी लाइफमा बिजी सेड्युल सेड्युलबाट हामी आफू आफूलाई मुक्त गर्नसक्छौँ हामी दिनभरि काम गर्छौँ चाहे जस्तो खालको काम गरौँ हामी त्यो कामको प्रेसर हाम्रो दिमागमा भइरहेको हुन्छ हाम्रो अफिसको काम भनौँ हामी या कुनै संस्थानमा काम गर्छौँ त्यसको प्रेसर हाम्रो दिमागमा भइबस्छ जुन चाहिँ प्रेसरले गर्दा हाम्रो शारीरिक हेल्थ हेल्थ इसुजहरू पनि उत्पन्न हुनसक्छ होइन र यदि हामीले डेली योग गर्यौँ भने त्यसले हाम्रो शरीरमा सकारात्मक ऊर्जाहरू उत्पन्न गर्छ जसले चाहिँ त्यो सबै कुराहरूबाट हामीलाई मुक्त गर्नुसक्छ जुन चाहिँ कुराहरू हाम्रो दिमागमा मस्तिष्कमा बसेको हुन्छ दुनियाँ नाना थरीका टेन्सनहरू नानाथरीका स्ट्रेसहरू स्ट्रेस मुक्त बनाउँछ योगले हामीलाई त्यही भएर योग एउटा व्यायाम मात्र नभएर यो एउटा जी जीवन जिउनुको शैली हो जीवन जिउनुको कला हो